हेलो गुड इभिनिङ दाजु हामी कलकत्ताबाट चाहिँ हामी फेमिली घुम्नु आएको आउनु भनेको अनि हामी अहिले कालिम्पोङमा कस्तो खालको वेदरहरू छ होला अहिले आउनु सक्छ कि ए ए हवस् तपाईँको तपाईँको होटेलको एड्रेस चाहिँ मलाई एउटा फ्रेन्डले भनेको अनि तब यो तपाईँ लामा होमस्टे है ए अनि चाहिँ हामी चाहिँ फेमिलीमा मेरो पापा आमा मेरो हस्बेन्ड अनि नानी छ हामी चाहिँ पाँचजना आउने हो अनि तपाईँकोमा अकोमोडेसन कस्तो छ होला है

ए एक्च मेरो पापा आमा अलिकति एजेड हुनुहुन्छ त अन्त ओल्डएज हुनुहुन्छ उहाँको लागि अब वेस्टर्न वासरूमहरू चाहिन्छ त्यो अभाइलेबल छ होला अन्तखेरि यहाँ हामी त्यहाँ तपाईँको यहाँ मैले सुनेअनुसार चाहिँ त्यहाँबाट तपाईँले नै गाडीहरू गर्नु भएर चाहिँ हामीलाई डिफरेन्ट्स स्पटमा घुमाउनु हुन्छ हरे है अनि कतिवटा एकदिनमा कतिवटा स्पट चाहिँ हामीले उयो कबरअप गर्न सक्छ होला है घुम्नु सक्छ होला जस्तै मैले मैले सुनेको जस्तै एउटा कहानी एउटा डेलो भन्ने फेमस छ हरे त्यहाँ पनि लान्छ होला

हजुर हजुर ए हवस् हजुर ए हवस् त्यसो भए हामी अहिले अहिले हामी कलकत्तामै छौँ अन्त हामी चाहिँ नेक्स्ट विक चाहिँ हामी अब यो उसमा सिलगढी आइपुग्छौँ अन्त तपाईँलाई कल गर्छ नि है अन्त हामीलाई चाहिँ यो हामीलाई चाहिँ तिनवटा रुम चाहिँ यो डबल बेड डबल उयो अब अट्याच टोइलेट बाथरुम भएको चाहिँ उयो गरिदिनुहोस् न ल हजुर हजुर हवस् थ्याङ्क यू